आजको यस युगमा आर्टिफिसल इन्टेलिजेन्सको प्रयोग एकदमै अनिवार्य छ र अनिवार्य छ जस्तो लाग्छ मलाई किनभने कुनै पनि खेलकूद भयो कुनै पनि काम भयो है त्यसमा आर्टिफिसल इन्टेलिजेन्सको प्रयोग हुनु एकदम जरुरी छ